हाम्रो गाउँमा चाहिँ धेरै दाजु दिदी दाजु दिदीहरूले कलेज ड्रिग्री गरेर बस्नुभएको छ उनीहरूले धेरैजनाले गरेको छ र मलाई चाहिँ लाग्छ उनीहरूले ड्रिगी काम गर काम गर्नु त अब धेरै नै साह्रो पर्छ काम पाउनु धेरै साह्रो पर्छ र हाम्रो जग्गामा त अझै काम नै पाउँदैन काम पाउनु नै साह्रो पर्छ र उनीहरूले कलेज गरेर नै मलाई चाहिँ लाग्छ उनीहरूले राम्रो गरेको धेरै परेको राम्रो हो किनभने अब दाजुदिदीहरूले गर्दाखेरि गाउँ समाज घरको लागि गाउँको भाइबहिनीको लागि र लागि धेरै राम्रो हो उनीहरूले गर्दाखेरि हाम्रो गाउँमा समाजमा भाइबहिनीमा धेरै ज्ञानहरू बाड बाँडिन्छ धेरै ज्ञानहरू दिनसक्छ र धेरै राम्रो गाउँ घरको लागि राम्रो हुन्छ